दिनभरि पानीको आवश्यकता विभिन्न कुरामा हुन्छ जस्तै कि हामीलाई खानुमा पानी चाहिन्छ पानी पिउनुमा पानी चाहिन्छ अनि जस्तै लुगा धुनु भयो जस्तै लुगा धुँदा पनि पानीको नै प्रयोग हुन्छ अनि टोयलेट बाथरुमतिर अनि खाजाहरू बनाउँदा यी लुगाहरू धोयो पानी नै चाहिन्छ अनि हस्पिटलहरूतिर पनि पानी नै चाहिन्छ पानीको चाहिँ अब धेरै आवश्यकता हुन्छ हामीलाई अब स्कुलहरूतिर पनि पानीको धेरै नै आवश्यकता हुन्छ पानी चाहिँ अब आवश्यक हो जेमा पनि पानीको चाहिँ पुरा आवश्यकता पर्छ घरहरू सफा गर्नुपऱ्यो पानी नै चााहिन्छ घरहरू बनाउँदा घरहरू बनाउँदा पनि पानीको पुरा आवश्यकता पर्छ